हाम्रो गाउँमा भजन मण्डली छ र गाउँकै शिवालय मन्दिरमा साँझको बेला उनीहरू भेला हुन्छन् उनीहरूको सङ्गीत वाद्य यन्त्रहरू बाँसुरी तबला मादल हार्मोनियम सारङ्गी अनि खैँजडी हुन्